हेलो तपाईँ मोहम्मद अफरोज बोल्नुभएको म प्रेस रिपोर्टर बोल्दैथिएँ दार्जिलिङ टेलिभिजनबाट अस्ति अस्ति भाइ त सोसल एक्टिभिटी रहेछौ होइन समाजको सुधारको कामहरू धेरै गर्दोरहेछ अनि अस्ति एउटा भाइहरूले त्यो सफाई अभियान गरेको रहेछौ नि त्यसको विषयमा मलाई अलिकति जानकारी चाहिएको थियो कि म त्यो प्रेसमा निकालिदिन्छु दार्जिलिङ टेलिभिजनबाट निकालिदिन्छु नि त्यसको विषयमा अलिकति भन्नु नि भाइहरूको सोसल जुन चाहिँ त्यो ग्रुप छ यो कहिले फम भएको कतिजना मेम्बरहरू छ त्यसमा ए तिनजना मेम्बर छ अरू मेम्बरहरू पनि बढाउँदैछ कि तिनजनाले मात्रै काम गर्दैछ यसमा भाइहरूले कस्तो मेम्बरहरूलाई चाहिँ इन्क्लुड गरेको छ यो जुन चाहिँ ग्रुप छ त्यसलाई रेजिस्ट्रेसन गर्नेहरू बारेमा सोचेको छ छैन रेजिसट्रेसन गर्नुपर्छ त यसलाई कोर्टमा गएर एउटा रेजिस्ट्रेसन फम हुन्छ कि अन्त भाइहरूले त्यो ग्रुपको नाम के राखेको छ सोसल त भयो नि भयो त्यहाँबाट त्यसको त नाम हुनुपऱ्यो नि त जस्तै सोसल प्रगतिशील प्रगतिशील संस्थाहरू हुन्छ सामाजिक सफाई अभियान हुन्छ त्यस्तो किसिमको कुनै नाम राख्नुपर्छ नाम राख्नु अनि नाम राखेर चाहिँ भाइहरूले यो जुन चाहिँ गरेको छ यो एकदमै राम्रो हो समाज सुधारको लागि हो अन्त यो कामहरू गर्नुपर्छ अहिले समाजमा यस्तै भाइहरू जस्तो मान्छेहरूको खाँचो छ अन्त भाइको अरू दुईजना जुन चाहिँ मेम्बरहरू भन्दैथ्यो तिनजना भन्दैथ्यो त्यसमा दुईजना त्यो मेम्बरको नाम चाहिँ के हो ए रुस्तम के ए रुस्तम अली अनि अर्को चाहिँ राम भनेपछि दुई भाइलाई म चिन्छु त उनीहरू एकदमै राम्रो छ अनि भाइहरूको प्रेसिडेन्ट चाहिँ को छ ए प्रेसिडेन्ट तिमी नै हो भनेपछि प्रेसिडेन्टको नाम चाहिँ भयो मोहम्मद अफरोज अन्त सेक्रेटरी को छ ए अँ भनेपछि त अन्त चारजना पऱ्यो त तिनजना मात्रै भनेको थियौ चारजना रहेछ ल म यो प्रेसमा आज निकाल्दिन्छु अन्त राम्रो काम हेर्नुहोस् केही त्यस्तो केही कामहरू भयो भने मेरो यो नम्बरमा फोन गर्नु ल भाइ राखेँ अहिले ल